हजुर हजुरहरू अब हामी त जीवन हाम्रो त घर सबै परिवारै हो मेरो नानीहरू छोराछोरी हसबेन्ड घर हो यसरी नै हामीले अब महत्त्व गर्नुपर्यो नातानातिनी छ छोराछोरी छ अनि घर सम्हालेर बस्नुपर्यो हामी अब जीवनको महत्त्वै यही हो सबै घर परिवार मिलेर बस्नुपर्यो छोरीछोरी राम्रो हुनुपर्यो पढेर ज्ञानी हुनुपर्यो अब हाम्रो त बुढेसकाल लाग्यो अब उही छोरा छोरीले हेर्नुपर्यो हामीलाई हामी त अब कहीँ जान सक्दैनौँ केही गर्न सक्दैनौँ बुढेसकालको भयो भइसक्यो हामी आब हामी सब साठीदेखि पनि बेसी क्रस भइसक्यो अब हामीलाई त छोराछोरीले हेर हेर्नुपर्यो छोराछोरीकै भरोसामा हामी बस्छौँ छोराछोरी राम्रो गरेर बस्यो भने राम्रो खुसी लाग्छ नातानातिनीहरू पनि त्यही हो पढ्दैछ सानो सानो नातानातिनीहरू र उनीहरूकै आशामा छौँ हामी अब हामी त बुढेसकाल लाग्यो छोराछोरीले नै हामीलाई त अब हेर्नुपर्यो स्याहार्नु पर्यो दुःख बिमारमा स्याहार्नु पर्यो हामीलाई दबाई पानी डक्टरकोमा लानुपर्यो दबाई पानी हेर्नुपर्यो खानपिन पनि हेर्नुपर्यो तातो चिसो हेर्नुपर्यो छोराछोरीले नै अब गर्नुपर्यो अब हामी के गर्न सक्छौँ र बुढेसकालको जिउमा त केही गर्न सक्दैनौँ